हेलो सोल्टी रेस्टुरेन्ट हो आज मैले खाना अर्डर गरेको थिएँ लन्चको लागि फ्राइड राइस चिकेन चाउमिन त्यो क्यान्सल गर्दिन सक्नुहुन्छ केही कारणवश म बाहिर जानु परेकोले तुरुन्तै अहिले क्यान्सल गरिदिनुहोस् न धन्यबाद